हेलो हेलो सुन्दैछ सुन्दैछु हजुर भन्नुहोस् न हजुर मेलामा जाने म पनि मेरो पनि स्टलहरू राख्नु छ मेलामा तपाईँले पनि सब्जीहरू लानुहुँदैछ है

अँ गाडीहरू मैले फिक्स गरेको छु हुन्छ हुन्छ तपाईँले स्टल के के लानु भएको छ हजुर हजुर हजुर मेरोमा नि त्यस्तै छ यसो डुकुहरू छ इस्कुस जराहरू छ इस्कुसहरू छ होइन अनि हामी कुन चाहिँ रेटमा बेच्ने तपाईँ र मेरो एउटै हामी एउटै स्टल लगाउन सँगै हुन्छ त्यहाँ त्यसको रेटहरू होइन कति कति हो हामी अहिले नै सल्लाह गरेर लगेको चाहिँ राम्रो हुन्छ हजुर हुन्छ सल्लाह गरेर भन्नुहोस् न मलाई ल कति कति बेच्नु पर्ने होइन भन्नु न अहिले नै अब मेरोमा अहिले मकैको चामल होइन डुकु इस्कुसको जरा गुन्द्रुकहरू छ धेरै नै छ सामानहरू

हजुर हजुर सामानहरू छ त्यस्तै हामी अब डुकुहरू होन तिस रुपियाँ बिटाहरू गरेर बेचौँ अनि साठी रुपियाँ गरेर कोदोको पिठो बेचौँ होइन एउटै रेटमा हामी दुईजनाले बेच्यो भने चाहिँ हामीलाई सजिलो हुन्छ हुन्छ हुन्छ हुन्छ